मैले चाहिँ आफ्नो स्कुल चाहिँ कालिम्पोङको सेन्ट फिलोमिना गर्ल्सबाट क्लास टुवेल्भ पास गरेँ त्यसपछाडि चाहिँ मैले कालिम्पोङको कलेजबाट आफ्नो ग्रेजुएसन पास आउट गरेँ त्यहाँदेखिन् पिच्छे चाहिँ मास्टर्स चाहिँ मैले पेरियर युनिभर्सिटीबाट कम्प्लिट गरेँ र अहिले चाहिँ म चाहिँ फिलहाल सेल्फ इम्प्लोइड छु र मैले आफ्नै एउटा सानो बिजिनेस जो लुगाफाटाको बिजिनेस चाहिँ जो मैले लुगाहरू सिलगडीबाट ल्याएर त्यसमा यो गरिकन यता घरमै आफ्नै अनलाइन बिजनेसकोबाट लुगाफाटा बेच्छु अन्त त्यस त्यस पछाडि मैले हप्तामा वेडन्सडे र स्याटर्डे बुधबार र शनिबारको दिन चाहिँ मैले तल बस्तीबाट तिन माइल दुई माइल गएर बस्तीहरूबाट कहिले अलगडा बिद्याङहरूबाट पनि सब्जीहरू ल्याएर त्यसको पनि बिक्री गर्छु अन्त अहिले फिलहाल चाहिँ म आफ्नो बिजिनेस चाहिँ आफै चलाउँदैछु कुनै जग्गा पनि अहिले मैले काम चाहिँ मैले गरेको छुइनँ